हाम्रो म क्यामेराले प्राय स्टिल फोटोहरू पनि खिच्छु सबै खिच्छु राम्रै गर्छु सबै खिचेको छ रिल्स सर्ट्सहरू चाहिँ बेला बेला बेला बखतमा पर्छ त्यो अलिअलि खिचिन्छ खिचाइ चाहिँ अब भिडियो खिचाइ रिल्स रिल्स सर्ट्सहरू खिचाइ र अर्को तस्विर खिचाइ स्टिल फोटोहरू खिच्नु त अब डिफ्रेन्ट डिफ्रेन्ट नै हो तर खिच्नु चाहिँ खिचिन्छ सबै नै

खिचाइहरू त फरकै हुन्छ नि यिनीहरूको त रिल्सको अब टुक्रा टुक्रा टुक्रा हुन्छ भिडियोग्राफी भनेको अब भिडियो गर्दाखेरि त अब निकै लामो हुन्छ स्टिल फोटोको त सबैलाई थाहै भएको हो क्यामेराले पनि आजकल खच्याक खच्याक खिचिरहेको हुन्छ अब उयो मोबाइलले पनि हो आजकल त मोबाइलले खच्याक खच्याक खिचिहाल्छ त्यहाँदेखि त आजकल त ऊ पनि चल्दैन पो हौ क्यामेराहरू ठुलो स्टिल क्यामेराहरू पनि कोही कोहीकोमा मात्रै हुन्छ तर मोबाइल भन्दा त दामी चाहिँ त्यसबाट हुन्छ स्टिल क्यामेराबाट त्यो चाहिँ अब उहिलेदेखिको चलेर अएको तर राम्रो हुन्छ त्यसमा चाहिँ मोबाइल भन्दा पनि